अनि गाउँ बस्तीमा चाहिँ एउटा सेवाकेन्द्र प्रत्येक गाउँ बस्ती ग्रामीण क्षेत्रमा हुनुपर्छ उनीहरूलाई बजारको हस्पिटलहरूमा जान धेरै नै असुविधा हुन्छ है उनीहरूकोमा पैसा पनि हुँदैन गयो भने जाँदैन पनि यसर्थ एउटा गाउँ बस्तीमै आएर एउटा सेवाकेन्द्र भए उनीहरूलाई उचित हुनेछ उनीहरूको लागि त्यो अब एक सपोर्ट जस्तो हुनेछ है उनीहरूले गएर आफै नै त्यो कामहरू गर्ने सक्ने छ वेरएस अब सिटीहरूमा बजारहरूतिरमा उनीहरू आफै गएर कहिले पनि गर्नु सक्दैन उनीहरूले साथी लान्छन् साथीलाई पनि केही दिनुपऱ्यो उनीहरूले पैसा अब धेरै नभए तापनि उनीहरूले सक्दो उपचार गर्ने कोसिस गर्छ है यही कारणले चाहिँ उनीहरूको लागि पनि ग्राम पञ्चायत अब ग्राम क्षेत्रमा पनि एउटा ग्राम सेवाकेन्द्र हुनु धेरै नै आवश्यक छ